म चाहिँ बिहान बेलुकी दुईटै टाइम दौडिन्छु बिहान एक घन्टा र बेलुका एक घन्टा दौडिने गर्छु र दिनमा दुई घन्टा दौडिन्छु मलाई चाहिँ यो कुन कुराले इन्सपाइर गऱ्यो भन्दाखेरि ओलम्पिकहरू हेर्ने गर्छु ओलम्पिकमा मेडलहरू जित जितेको हेर्छु देख्छु र यो म्याराथानतिर राम्रो राम्रो ट्रफीहरू जितेको देख्छु र मलाई पनि यसरी नै ट्रफीहरू जित्नु मन लागेको कारणले गर्दाखेरि म यो कुरालाई यो कुरामा इन्सपायर भएँ भएको छु र म पनि यसरी नै ट्रफीहरू जित्ने जित्छु भनेर यो कुरालाई यो दौड दोडमा भाग लिने कोसिस गरेको छु